हेलो म रुम नम्बर टू जिरो सेभेनबाट बोलेको तपाईँकोमा म यही होटलमा लन्च गर्न चाहन्छु तपाईँकोमा कुन कुन आइटमहरू पाइन्छ होला खानुको लागि मलाई नन भेज मनपर्छ

चाहन्छु र नन भेजमा कुन कुन हुन्छ होला ए सुँगुर सुँगुर हजुर ए ए हजुर सुँगुरमा चाहिँ सुँगुर मासु मात्रै हुन्छ कि तपाईँले सब्जीहरू पनि मिक्स गर्नुहन्छ ए हुन्छ म तपाईँलाई म मलाई चाहिँ रुममा चाहिँ दुई प्लेट मोमो गरिदिनुहोस् अन्त त्योसँग मोमोसँग मलाई मोमोसँग सुप पनि पाइन्छ ए थुक्पा थुक्पा भनेको थिएँ मैले त्यसमा त मोमो पनि गरिदिनुहोस् मलाई

हजुर मैले त्योभन्दा अगाडि सुँगुरको थुक्पा त तपाईँलाई अलरेडी भनिसकेको छु र मोमो पनि मलाई दुई प्लेट गरिदिनुहोस् न मोमोसँग सुप पनि पाइन्छ हजुर गरिदिनुहोस् अन्त मलाई यहाँनिर रुममा पठाइदिनुहोस् ल र त्यसमा त्योसँग चाहिँ अचार पनि पठाइदिनुहोस् हजुर हजुर तपाईँको मूल हजुर तपाईँको होटेलमा खानाहरू पनि पाइन्छ

हजुर म डिनरको लागि पनि अर्डर गर्न चाहन्छु अहिले नै अर्डर गर्नुपर्छ कि डिनरको लागि अलिक बादमा अर्डर गर्नुपर्छ

ए त्यसो भए मलाई तपाईँले मलाई बेलुका खानाको लागि दाल भात अन्त चिकन गरिदिनुहोस् अन्त त्यो साथसाथै मलाई पा हजुर नर्मल चिकन अन्त त्यो साथसाथै मलाई पापडहरू पनि गरिदिनुहोस् न त कति कतिबजीभित्रमा तपाईँले डिनरको अर्डर ल्याई पुऱ्याइदिनुहुन्छ मेरो रुममा हजुर म चाहिँ ए डिनरको लागि भनेपछि मैले तपाईँलाई आठ बजीभन्दा अलिकति अगाडि फोन गर्नुपर्यो होइन मैले किनभने मलाई डिनर चाहिँ म आठबजी नै खानु चाहन्छु हजुर मेरो टू सेभेन जिरो त्यहाँ पठादिनुहोस् न तपाईँले ल हुन्छ हुन्छ धन्यवाद हुन्छ